मसँग खानाको सामाग्री कम्ती हुँदाखेरि या टाइम कम भयो भनेदेखि म त खानामा खिचडी बनाइदिन्छु कहिेले कहिले भात पकाउँछु एकपट्टि एकपट्टि गुन्द्रुक उमालेर त्यही खाना ख्वाइदिन्छु कसैलाई कोही कोहीबेला चाम्रे र आलुको अचार पनि बनाइदिन्छु किनकि त्यति त्यसमा चाहिँ सामाग्रीहरू पनि कम्ती लाग्छ अनि समय पनि कम्ती लाग्छ